मैले म चाहिँ है अब हुन्छ नि के भन्छ है युट्युबबाट उयो गर्नु चाहन्छु है अन्त अब है त्यो युट्युबबाट चाहिँ अब है आफ्नो लागि उयो गर्नु सिक्नु चाहन्छु है अब युट्युब चाहिँ कुन अब कुन च्यानल भन्दाखेरि चाहिँ है मम्मी पापा मम्मी पापाकोबाट अब हेर्छु म चाहिँ है अनि त्यहाँबाट है अनि त्यसबाट चाहिँ अब के अब उयो गर्न चाहन्छु भन्दाखेरि चाहिँ मतलब अब के हुन्छ है आफूलाई चाहिँ अब अब मोमो बनाउनको लागि मैले अब सिकेको थिएँ है अब त्यो सिक्दाखेरि चाहिँ अब आफूले अब के अब आफूलाई के उयो आफूले के सिक्न उयो खोज्न चाहन्छु भन्दाखेरि चाहिँ अब त्यसमा चाहिँ आफूले है अब पिठो अब पिठो ल्यायो होइन आफूले मैदा मैदा ल्याएर चाहिँ मज्जाले उयो गऱ्यो त्यहाँबाट चाहिँ अन्त मुछ्यो त्यहाँबाट त्यसलाई अब पास उठाउनको लागि चाहिँ आफूले अब प्लास्टिकमा है अब कति अब हाफ आवर हुन्छ कि अब वान आवर हुन्छ कि अब है त्यसलाई राख्यो है प्लास्टिकमा मज्जाले गुम्साएर त्यहाँबाट त्यसको बादमा चाहिँ अनि त्यसको बाद त्यसको बादमा चाहिँ अब है आफूले अब के केको लागि अब आफूले केको लागि अब खाना भयो है भेज हुन्छ कि अब के हुन्छ अब आफूलाई अब भेजकै लागि अब हो भने पनि अब त्यसलाई अब कोपी ल्याएर है कोपी मसिनो किमा बनायो हो अन्त कोपी कोपीलाई मज्जाले किमा मसिनो बनाएर चाहिँ त्यसमा प्याज हाल्यो है प्याज पनि त्यसरी नै मसिनो काटेर हाल्यो त्यहाँबाट अदुवा अन्त त्यहाँबाट हुचिङ त्यहाँबाट रिफाइन तेल त्यसरी उयो गरेर है बनाउँछ मतलब अन्त त्यहाँबाट अ अघि त्यो पिठो मैले त्यो यो गरेको चाहिँ निकालेर मसिनो डल्लो बनाएर बेल्ना चौकीमाथि राखेर मज्जाले के भन्छ के भन् उयो बेलेर चाहिँ है अन्त अघि मैले त्यो अघि यो किमाहरू राखेको थिएँ नि त्यो किमाहरू चाहिँ अब है अब कति अब आफ्नो आफ्नो आफ्नो अब हिसाबले अब कति कति कति हाल्छ अब त्यसकै अब त्यही हिसाब उयो गरेर चाहिँ अन्त अब अड्कलेर अब उयो हाल्छ त्यहाँबाट त्यहाँबाट त्यो मक्टुको सेट निकालेर अब त्यो टालिँदैन भनेर है रिफाइन तेल उयो अलि अलि लगाउँछ है अलि अलि लगाएर चाहिँ अनि त्यहाँबाट मोमो माथिबाट राखिदिन्छ है त्यहाँबाट राखिदिएर चाहिँ त्यहाँबाट राखिदिन्छ त्यहाँबाट उयो गर्दा पनि हुन्छ त्यहाँबाट बसाउँदा पनि हुन्छ है अब इत्यादि आफूले जे गर्नु खाँदा पनि भयो राख्दा पनि भयो हुन्छ